खेती र अब घर पछाडिको बारीहरूमा हुर्काइने कुखुराहरू भनेको चाहिँ हाँसै हो अनि कुखुरा हो यसमा मेरोमा चाहिँ कस्तो प्रकारको कुखुराहरू छ भन्दाखेरि मैले चाहिँ अहिले लोकल प्रायः बेसी जस्तोमा चाहिँ लोकल कुखुरा पालेको छु अनि कोइलर पनि छ अनि करकनाथ अनि बोइलरमा पनि एक दुईवटा ब्रोइलर पनि पालेको छु यसमा चाहिँ मेरो व्यवसाय चाहिँ के हो भन्दाखेरि चाहिँ म व्यवसाय चाहिँ कसरी चलाउँछु आफ्नो भन्दाखेरि म चाहिँ एउटा व्यवसायमा एउटा शिक्षक हो म नानीहरूलाई स्कुलमा पढाएर होइन म आफ्नो जीविका चलाउँछु तर मैले घरमा कुखुराहरू पनि पालेको छु अन्त मेरो सासू ससुराले हेरचाह गरिदिनुहुन्छ बिहान बिहान बिहान र बेलुकी त म पनि यसको उस कुखुराको हेरचाह गर्छु तर मेरो विशेष गरी मेरो सासू ससुराले हेरिदिनु हुन्छ अनि म उहाँलाई पनि सहायता गर्छु म यो हाँस कुखुराहरू पाल्नुको लागि